मैले हेर्ने कुरोहरू चाहिँ विज्ञानको तर्फबाट हामीलाई हामी विज्ञान भनेपछि स्पेस आउट अफ् अर्थ हामी पृथिवीदेखि बाहिरको कुरोहरू हामी हेर्छौँ म हेर्ने गर्दछु मैले लाइक हामीले मैले हेरेको चेनहरू लाइक स्पेस एक्सहरूको बारेमा पढ्नु अथवा तिनीहरूको न्युजहरू जब नयाँ टेलिस्कोपहरू लन्च हुँदैगरेको हामीले नयाँ नयाँ स्टार्सहरू नयाँ स्याटेलाइट्सहरू लन्च गरेर हामीलाई नयाँ नयाँ प्लानेटहरू सर्च गरेको अथवा पाएको हामी म हेर्दछु र त्यसमध्ये मलाई असल लाग्ने कुरोहरू चाहिँ विज्ञानको कुरो लाइक हामी स्पेसको बारेमा